कालिम्पोङ जिल्ला हाम्रो जिल्लाको सहर पनि हो र कालिम्पोङ जिल्लाको अन्तर्गत नै जहाँ मेरो जन्म नि भएको अन्तखेरि त्यहाँदेखिनै बाल्यकालदेखि बढेर आएको कारणले गर्दाखेरि त्यहाँको प्रत्येक दृश्यहरू प्रत्येक त्यहाँको भाषाहरू त्यहाँ प्रत्येक त्यहाँको रहनसहन सोसाइटी समाजमा जससित लिप्त भएको कारणले गर्दाखेरि कालेबुङ सहर हामीलाई साह्रै मनपर्छ प्रत्येकसित परिचित भएको कारणले गर्दाखेरि बाल्यकालदेखिनै त्यही सहरमा घुरी घुमीफिरी बढेको कारणले गर्दाखेरि पनि कालिम्पोङको त्यो सहर हामीलाई साह्रै मनपर्छ यहाँतिर त्यो उहिलैदेखि नै जुन प्रकारको कालिम्पोङ सहरमा एउटा आनन्दको माहौल छ जसको कारण म सब भन्दा राम्रो मत मायलु माहौल चाहिँ हामीले देख्छौँ देखेका छौँ स्कुलबाट पढ्दाखेरि नै पन्ध्र अगस्ट जो चाहिँ दसैँको दुसरा दसैँ हो कालिम्पोङको त्यो साह्रै चाडपर्वको हिसाब जस्तो हामी मनाउँछौँ देशको गुणगाण गर्दै र त्यहाँ नै अब काली पूजा दुर्गा पूजा विभिन्न पूजाहरू चाडपर्व पनि सबै सानोदेखि आफ्नै चिनाजानसित मनाएको कारणले गर्दाखेरि कालिम्पोङ सहरमा घुम्न आनन्द मनाउन लगि आफ्नो सहर कालिम्पोङलाई साह्रै हामलाई मन परेको छ